अबभन्नु पर्दा चाहिँ अब म चाहिँ खासै त्यो अब माछा यसो मार्दै बेच्ने त होइन र यसो गाउँ घरमा यसो साथी भाइसँग गएर पिकनिक खेलेर यसो अलि अलि करेन्ट लगाएर जालहरू लगाएर मारेर यसो घरमै खानेहरू र यसो साथी भाइसँग इन्जोय गरेर खाने गर्छु र अब यो माछा बेच्ने भन्दाखेरि अब अलिकति मैले देखेकोमा त्यही हो समुद्रबाट अब अलिकति जालहरू हानेर कतिले अब रड बल्छीहरू लगाएर बेचेको अथवा त्यो यता ल्याएर पारेको देखेको र अब हाम्रो खासै भन्नु पर्दा चाहिँ हाम्रो यहाँनिर साह्रै त्यस्तै दोकान पनि छैन माछा बेच्ने दोकानहरू त्यही अलि अलि रम्फू कालिम्पोङ अलगडातिर अलि अलि सानो सानो दोकान छ कतिले त त्यहाँ पनि लोगेर बेच्ने गर्छ र माछाहरू अलि अलि लोगेर अन्त गाउँमा अलिकति अब यसो ल्याएर बेच्ने पनि गर्छ